हेलो हजुर दिदी हजुर म त अहिले दुर्गापुरमा छु त दिदी हजुर दुर्गापुरमा चाहिँ म यहाँ एउटा सानो स्टल खोलेर बसेको छु हो यस्तै चिया अन्त य स्तै चटपटेहरूको स्टल खोलेर बसेको छु म यहाँ झालमुरीहरूको हजुर हजुर यता वरिपरि त थुप्रै स्टलहरू छ नि थुप्रै स्टलहरू छ पुच्काको भयो होइन मोमोहरूको भयो के भन्छ पिज्जा हजुर ठिकठाकै चल्दैछ ठिकठाकै हुन्छ कमाइ त्यस्तो त्यस्तो राम्रो पनि हुँदैन हो अन्त यता त पुरा महँगो छ सबै चिजहरू हो हजुर टाउनमै हो त दिदी रोड साइडमा खोलेको छु मैले स्टल कलेज छेउमा छ कि हजुर हजुर ए म त अहिले मैले त चटपटेहरू यस्तै तिस रुपियाँ गरेर बेच्छु ऊ यो झालमुरी अन्त चिया चाहिँ त्यही हो चियाको रेट त त्यही हो दस रुपियाँ हो जुनै जग्गामा पनि हजुर पानीपुरीहरू पनि बेच्छु हजुर हजुर दिदी तपाईँलाई केही काम थियो क्या हो हजुर हजुर हजुर हजुर हुन्छ दिदी म भरेतिर फ्री भएको बेलामा कल गर्छु नि ल अहिले त म स्टलमै छु कि हजुर भरेतिर गर्छु नि ल हुन्छ बाई